गाउँको मान्छेहरूलाई खेलकुद खेल्नाले फाइदा कसरी हुन्छ भने विशेषत गाउँलेहरू काममा प्रायः प्रायः नै व्यस्त हुन्छ र कुनै पनि खेेलको एरेन्जमेन्ट गर्यो भने त्यो खेलको दिन सबैजना आएर अब हेर्ने एउटा मनोरञ्जन लिने काम हुन्छ नम्बर वान त एउटा शरीरलाई त्यो हेर्ने मान्छेहरूले पनि एक दिन कामदेखि छुटकारा पाउँदाखेरि उसको एउटा त्यो दिन उसले एउटा रङ्गमञ्च गर्ने समय पाउँछ मौका पाउँछ अनि उहाँहरूले त्यसरी फाइदा हुन्छ भने विशेष गरी खेलकुदमा लागिपर्ने जो जस्तै फुटबल खेल्छ या भलिबल खेल्छ त्यसमा लागिपर्ने जो प्लेयरहरूलाई त त्यसै पनि अब फाइदै फाइदा हुन्छ किनभने उहाँहरू त्यसै बसिरहँदाखेरि उहाँको शरीरमा किसिम किसिमको एक्सासाइसको कमीले गर्दाखेरि बिमारहरू आउनसक्छ भने त्यो फुटबल भलिबल खेल्दाखेरि भनेको उनीहरूको शरीर एक्टिभ रहन्छ शरीर तन्दुरस्त हुन मद्दत मद्दत गर्छ त्यो खेलले त्यसले गर्दाखेरि त्यो अर्को फाइदा भयो र मैले यहाँ हाम्रै गाउँमा देखेको फाइदा अर्को के छ भनेर भन्दा कुनै पनि खेलको एउटा म्याचलाई म्याच खेलाइयो भने त्यो म्याचमा धेरै मान्छे फाइनलको दिन या म्याच सुरू भइसकेपछि धेरै हेर्ने मान्छेहरू धेरै आउँछ र त्यो त्यति बेला कोही गाउँलेहरूले त्यहाँ सानोतिनो होटल थुक्पा मोमो चाउमिनहरू बनाएर सिङ्गडाहरू बनाएर राख्ने काम गर्छन् र त्यो दुई चारजनाको पनि त्यस त्यस्तो प्रकारले उहाँहरूले एउटा सानोतिनो बिजनेस गरेर पनि उहाँहरूले फाइदा लिने काम गर्छ